न हाम्रो सांस्कृतिक परम्पराहरू भन्नु पर्दाखेरि हाम्रो सांस्कृतिक वेशभूषाहरू लाउने हाम्रो जो खसहरूको परम्परा हो र दसैँमा हाम्रो सबैभन्दा ठुलो चाड हाम्रो दसैँ तिहार हो त्यसरी नै माघे सङ्क्रान्ति हो दसैँ तिहारमा दुर्गापूजाको दिन दुर्गा नौ भवानीको पूजा गरिन्छ र नवमीको दिन खसी काटिन्छ र जुनै पनि घरको मूल मान्छेले उहाँदेखिको मुनिको मान्छेहरूलाई दसैँमा र टिका लगाइदिनु हुन्छ टिका लगाइसकेपछि दान दक्षिणा गरी सकेपछि उहाँहरूले आशीर्वाद दिनुहुन्छ र दसैँमा सबैले नै धनी गरिब जे जस्तो भएको मान्छेले पनि दसैँको समयमा नयाँ लुगा लगाएर नयाँ जीवनको एउटा परिवर्तन गर्ने हाम्रो परम्परा छ र सबै टिकाटालो भइसकेपछि खानपिन मौज मस्ती गीत गाउने नाच्ने यो सबै हाम्रो परम्परा हो र त्यसरी नै बिहाको पट्टि बिहामा कन्यादान दिने कुरामा बेहुलीपट्टिको बाबुआमा र बेहुलीको मामाहरू छोरा दाजुभाइहरूले बेहुलीको गोडा धोएर त्यो गोडा धोएको पानी खाएर र बेहुलीलाई कन्यादान दिने हाम्रो प्रथम हाम्रो परम्परा छ उयसमा पनि